हाम्रो क्षेत्र ज हाम्रो क्षेत्र जलपाइगुडी बाग्राकोट जलपाइगुडी जिल्लामा बाग्राकोट भन्ने बाग्राकोट भन्ने गाउँमा बसोबास गर्ने गर्छु म र यहाँ एकदमै धेरै एकदमै धेरै कलाहरूमा कला कलाहरूमा कलाहरूले कला संस्कृति कलाहरूले परम्पराहरूले यहाँ एकदमै यहाँको गभर्नमेन्टलाई विकास तथा वृद्धिमा योगदानहरू पुगाइरहेको छ अनि यहाँ हाम्रो चिया कमानमा चियाको बोटबाट चियापत्तीहरू बनाउने र मैले यसलाई बनाएर बाहिर बाहिर पठाउने यस्ता यस्ताहरू यस्ता यस्ता चिजहरूले आर्थिक विकास तथा वृद्धिमा योगदान पनि गरिरहेको छ अनि यहाँ हुने खेतीहरू एकदमै खेतीहरू गरेर यहाँबाट बाहिर बाहिर यहाँदेखि यहाँको चामल आटा चामल गहुँ अन्य अन्य अन्य अन्य चिजहरू बाहिर बाहिर पठाउनु हुन्छ र त्यसबाट त्यस माध्यमबाट नै त्यसमा त्यस माध्यमबाट नै हाम्रो वेस्ट बेङ्गाल राज्यको

विकास मा योगदान दिएको दिइरहेको छ